हेलो ओए अन्जु पिक्निक जाने होइन हल्दिया अब हामी अर्को हप्तातिर मिलाउनुपर्छ होला हौ न्यु इयरको लागि हल्दिया यो पालि चाहिँ आलिक टाढो जाउँ भनेर सोचेको नि त सुन् न अन्त के भन्छ यता साथीहरूलाई पनि फोनहरू गर्दै गर् ल समिराहरूलाई पर सबिनाहरूलाई हो जानु त अलिक न आठ नौजनै जानुपर्छ होला बुक गरेर हो अन्त त्यहीँ त्यहीँ पकाउने पकाउने पकाएर त्यतै पकाएर अन्त त्यतै गरेर अब खानुपर्छ होला नि लगेर होइन सुन् न एक तारिकभन्दा एक्तिस दिसम्बर एक्तिस तारिकै जाउँ होला कि अन्त बसेर चाहिँ एक तारिक मनाएर फर्कियौँ होला है त्यतै मनाएर

होइन दुई तारिक चाहिँ होइन कि एक तारिकै फर्किनुपर्छ होला हो कतिको फेरि मार्छ होला नि त घरमा त्यसैले गर्दाखेरि चाहिँ हामी चाहिँ त्यसो भए एक तारिकै फर्किनु थर्टी फर्स्ट चाहिँ उतै अन्त साथीहरू कतिजना भएको छ अहिले मैले चाहिँ तिनजनालाई फोन गरेको छु हो अन्त तेरो तेरो घरको छेउमा जुन अब रबिना र समिरालाई चाहिँ तैँले अलिकति तिनीहरूलाई पनि भन्दै गर् न ल अन्त पैसाहरू चाहिँ अब कसरी उठाउनुपर्ने हो त्यो चाहिँ कति कति उठाउँदा चाहिँ हुन्छ होला त्यो गाडीलाई चाहिँ पहिला भाडा सोध्नुपर्छ कति लिन्छ गाडीको हो ड्राइभरले त्यहाँबाट हामी प्लानिङ गरेको चाहिँ आठ आठजना नभए पनि नौजना ड्राइभरसँग नौ नौजनाहरू हुन्छ होला हौ ठुलै गाडी लानुपर्छ नि अन्त खानु चाहिँ चिकनहरू त अब त्यही चिकनकै आइटम त होला अरू त अब के लानु र होइन चिकन चिकन लाने कि के लाने के मिल्छ सबै सल्लाह गरौँ न अनि चाहिँ हामी सबैजनालाई फोनहरू गरेर हो साथीहरू सबैलाई फोन गरेर भोलि एकपल्ट चाहिँ बात गरौँ न सबैको अब सबैले मिल्छ मिल्दैन खानुमा त्यही चिकन हो

छेउमा भएको साथीहरूलाई चाहिँ फोन गरेर भन् न